हेलो ए बारमित के गर्दैछौ ठिकै छौ अनि ए सुन न हिजो हिजो म हिजो बजार गएको थिएँ कि अन्त चाहिँ बजार त्यस्तै काम परेर गएको थिएँ अनि म यस्तो लुगा दोकानहरू पनि गएँ त्यहाँनिर मैले लुगाहरू थुप्रो खाले लुगाहरू हेरेको थिएँ त्यहाँदेखिकै बजारमा मैले एउटा ट्र्याक किनेको थिएँ नाइकीको कि त्यो चाहिँ कस्तो मज्जाको क्वालिटी रहेछ अनि त्यो चाहिँ मैले मज्जाले हेरेँ प्राइस पनि ठिकैको थियो अन्त त्यसको मैले राम्ररी हेर्दाखेरि त्यसको स्टाइल पनि कस्तो युनिक अर्कैखाले थियो अरू ट्र्याकहरू भन्दाखेरि ए मैले त्यो हाटबजार हाटबजारभित्रै किनेको एउटा स्टोर थियो अँ त्यहाँनिर हाटबजारको पल्लोपट्टि एउटा स्टोर छ त्यहाँनिर मैले त्यहाँनिर किनेको थिएँ कि त्यो ट्र्याक कस्तो मज्जाको क्वालिटी छ तर मैले त्यो चाहिँ दुइटा पेयर दुईजोडी किनेको छु तिमी पनि किन्छौ भने चाहिँ हेरिहेर न तिमीलाई मनपर्यो भने तिमी किन्दा हुन्छ त अँ त्यो मज्जाको क्वालिटी छ कि मैले त्यो घरमा आएर ट्राई पनि गरिहेरेँ मज्जाको देख्ने अब त्यो अब हाम्रो ड्रेसअप गर्दाखेरि नै युनिक फेसन नै अब स्टाइलै चेन्ज हुँदै जाने क्या त त्यस्तो खाले क्वालिटी थियो त्यो त्यो ट्र्याक चाहिँ तिमीले ट्राई गऱ्यो भने चाहिँ तिमीले टप्सहरू लौदा पनि हुन्छ टप्समा पनि राम्रै देख्छ पुलोबर्समा पनि राम्रै देख्छ अनि तिमीले लङ स्लिप ओभर साइज ड्रेसहरू लगायो भने पनि त्यो ट्रयाकले तिमीलाई त्यो स्टाइलै युनिक बनाइदिइहाल्छ तिमी पनि किन्यो भने किन्दा हुन्छ अनि त्यो ड्रेसको क्वालिटीहरू चाहिँ अरू साथीहरूलाई पनि सुनाइहेर अरू साथीहरूलाई पनि लगे लगेर हेरिहेर न त्यसको क्वालिटी राम्रो छ तिमीले गएर हेऱ्यौ भने तिमीलाई मन पऱ्यो भने तिमीले किन्दा हुन्छ अनि मलाई पनि भन्दा हुन्छ है ओके हेरिहेर एकपल्ट किन्यो भने भन ल मलाई